युवाहरूलाई खेलकुदमा भाग लिन पर्याप्त सुबिधा उपलब्ध छ जस्तो लाग्छ किनकि उहाँहरू जब पनि क्रिकेटहरू भयो फुटबलहरू भयो उहाँहरू खेल्नु हुँदाखेरि चाहिँ हामी यता यो उयोबाट चाहिँ डिस्ट्रिकबाट चाहिँ पुरै सपोर्टहरू मिली नै रहेको हुन्छ र भारतबाट पनि त्यत्तिकै नै सपोर्टहरू चाहिँ मिली नै रहेको हुन्छ